हाम्रो कर्सियङ हस्पिटल चाहिँ एउटा गभर्नमेन्ट हस्पिटल हो अनि त्यसमा चाहिँ इलाजहरू हाम्रो फ्रीमै हुन्छ अनि हजुर फ्रीमै हुन्छ अनि एउटा उयो भनेको चाहिँ अलिकति दबाईहरू किन्नुपर्छ र अलिकति एक्स्ट्रा पैसा लागेर तर अब खासमा चाहिँ पुरै चाहिँ अब सबै इलाजहरू चाहिँ हाम्रो फ्रीमै हुनेछ किनभने गभर्नमेन्ट हस्पिटल हो त्यो अनि

दबाईहरू त त्यस्तो लाग त्यस्तो पैसा तिरेरहरू भन्ने त पर्दैन सबै हस्पिटलले नै दिनुहुन्छ फ्रीमै